पन्ध्र अगस्त उन्नाइस सय सैँतालिस चौध अगस्त ऊन्नाइस सय सैँतालिस बाईस मार्च उन्नाइस सय छ्यानबे दस अक्टोबर उन्नाइस सय निनानब्बे चार सेप्टेम्बर उन्नाइस सय छ्यानब्बे